र मलाई याद भएको पाँचवटा तारिखहरू चाहिँ हो पन्ध्र अक्टोबर नाइन्टिन अर्को पच्चिस अगस्ट नाइन्टीन सेभेन्टी अर्को एट डिसेम्बर नाइन्टिन एटी नाइन र अर्को हो ट्वेन्टीफिफ्थ सेक्टेम्बर नाइन्टिन एइटी सेभेन र अर्को नाइन्टिन नोभेम्बर टू थाउज्ड